हाम्रो क्षेत्रमा बोलिने मुख्य भाषा चाहिँ नेपाली हो र अहिलेको नानीहरूले चाहिँ इङ्गलिस पनि बोल्ने गर्छन् त्यस कारण हामीलाई चाहिँ नेपाली भाषा नै मनपर्छ त्यसमै हामीलाई गर्व महसुस हुन्छ